अब मलाई त्यस्तो महत्त्वपूर्ण अब त्यस्तो क्रिटिकल अब होइन त्यस्तो अब उयेसको बारेमा चाहिँ अब मलाई त्यस्तो एक्सपिरियन्स छैन किनभने मेरोमा त्यस्तो आई परेको पनि छैन होइन तर अब आउँदो दिनहरूमा अब त्यो आइपरिहाल्यो ने चाहिँ होइन म चाहिँ अब आफ्नो आमा बाबा होइन अन्त दाजु दिदी अब गाउँको ठुलो बडा साथीहरूको सल्लाह लिन्छु होइन किनभने अब उनीहरूलाई धेरै एक्सपिरियन्स हुन्छ होइन त्यसै कारणले गर्दाखेरि अब मेरो म भएकोमा त्यस्तो अब त्यस्तो समय अब उयो आइपरिहाल्यो भने चाहिँ म मेरो आमा बाबा ठुलोहरूकै सल्लाह लिन्छु